तपाईँ नारायण दासबाट बोल्नुभएको हो ऋषि ऋषि रोड होइन तपाईँको अनि तपाईँको जुन चाहिँ खानाहरू छ त्यो चाहिँ तपाईँले छिट्टोभन्दा छिट्टो डेलिभर गरिदिनु होस् है किनभने अहिलेको मौसम अलिक खराब छ गरम छ होइन अनि त्यहाँनिर चाहिँ यति बेला चाहिँ अब खानाहरू बिग्रिन्छ गन्हाउँछ र कस्टमरहरूले खाँदैन होइन यसै कारण तपाईँले त्यो खाना चाहिँ छिट्टोभन्दा छिट्टो पठाइदिनु होस् अलिक प्याकहरू राम्ररी गरेर जसमा चाहिँ त्यो खाना चाहिँ नबिग्रोस्